मेरो गाउँमा निकै हाम्रो ग्रामीणमा सबैभन्दा सफल भएको व्यवसायीहरू हो पशुपालन अन्त दोकान चा दोकानहरू गर्छ जुन चाहिँ चामल दालको दोकानहरू छ उहाँहरू चाहिँ निकै अघि बढेर गएको छ किन भन्दाखेरि अब दोकान चाहिँ किन दोकानहरू चामल दाल सब्जीहरूको दोकान चाहिँ किन अगाडि बढेर गएको भन्दाखेरि हाम्रो गाउँमा जुन चाहिँ यो रोड कनेक्टिभिटी छ त्यो चाहिँ निकै विक छ जुन चाहिँ चाहिँ निकै अब कमजोर छ यो रोड कनेक्टिभिटी अनि जुन चाहिँ गाडी भनेको बेलामा नापा पाउने कारणले गर्दाखेरि चाहिँ हाम्रो यहाँ दोकानहरू निकै अघि बढेर गएको छ अन्त के भएको छ भन्दाखेरि हाम्रो यहाँ जुन चाहिँ अब हामी कालचिनी जहाँ जुन चाहिँ हाम्रो मार्केट जानुपर्यो हामी जुन चाहिँ सामानहरू लिनु जानुलाई त्यो चाहिँ अब हामी यहाँ घर छेउमै पाउँदैछ भने हामी यहाँ दोकानबाटै किन्छ त्यो मान्छेहरू सबैजना अब गाउँको मान्छे सबैजना दिनभरि बगान बगानको हामी बगानको मान्छेहरू सबैजना बगानमा जान्छ दिनभरि सात बजी जान्छ काममा आउँछ चार पाँच बजी त्यसले गर्दाखेरि सबैजना मार्केटमा गएर सामान किन्न पाउँदैन त्यही लागि छेउ छेउको दोकानहरूबाट किन्छ त्यसले गर्दाखेरि यहाँ छेउको दोकानहरू चाहिँ निकै अगाडि बढेर गएको छ अन्त हाम्रो यहाँ गाउँमा निकै फास्टफुडहरू पनि फास्टफुडको दोकानहरू पनि निकै अगाडि बढेर गएको छ फास्टफुडहरूको बिजनेसहरू जुन चाहिँ छ त्यो पनि निकै अगाडि बढेर गएको छ सबैजना हाम्रो गाउँको मान्छेहरूलाई निकै फास्टफुडहरू खाने निकै सोख छ सबैजना काममा गएको हुन्छ थाकेर आउँछ बनाउन सक्दैन कतिजनाले त बनाउनु सक सक्नु हुँदैन निकैजनाहरूले त लागि फास्टफुडको दोकानहरू निकै अघि बढेर गएको छ अन्त यो पशुपालनको बिजनेस जुन चाहिँ छ त्यो पनि निकै अघि बढेर गएको छ हाम्रो गाउँमा यो एउटा चर्ने जग्गा ठुलो छ जग्गाहरू ड्याम ठुल्ठुलो छ बारीहरू भएकोले गर्दाखेरि चर्नुलाई मान बगान त्यो गाई बाख्रा अब सुँगुरहरू निकै पाल्छ त्यो कुराहरू पालेकोले गर्दाखेरि सब निकै अगाडि बढेर गएको छ गाई भन्दाखेरि अब दुध भन्दाखेरि दुध हामी यहाँ दुधको बिजनेस गर्नु सकिन्छ गाईहरू पालेर दुधको बिजनेस गर्नु सकिन्छ यता बाख्राहरू पालेर खसीहरू बनाएर त्यो हामीले बेच्नु सकिन्छ यो हाम्रो यहाँ निकै कुराहरूको यहाँ मिटको बिजनेस हुन्छ मिल्कको बिजनेस हुन्छ त्यसले गर्दाखेरि निकै अघि बढेर गएको छ हाम्रो ग्रमीणमा हेरौँ भने सबै कुरोको अपर्चुनिटिजहरू छ यस्तो निकै अगाडि बढेर गएको छ यहाँ ग्रामीणको व्यवसायीहरू जस्तो कि अब दुधको व्यवसायी भनिदिउँ यता मास कति मासुको व्यवसायी भनिदिउँ चामल दालको व्यवसायी सबै कुरो हाम्रो याँ गाउँको व्यवसायीहरू निकै अघि बढेर गएको छ यसको यो बजार अघि बढेर जाने कारणहरू के हो भन्दाखेरि हाम्रो यहाँ एक त मार्केट टाढो हुनु हाम्रो यहाँ गाउँदेखि हाम्रो यहाँ ग्रामीणदेखि मार्केट टाढो हुनु एउटा कारण हो हाम्रो यहाँ गाउँको व्यवसायी बढेर गएको हो अन्त अर्को व्यवसायी हो कि अब हाम्रो गाउँ मार्केटबाट यहाँ फ्रेस चिजहरू होस् जे पनि पाउँछ हाम्रो यहाँ फ्रेस पाउँछ त्यो फ्रेस चिज ल्याउनुलाई त्यहाँ मार्केट एरियाको मान्छेहरू पनि हाम्रो गाउँमा आइपुगिन्छ जुन यहाँकोमा गाडी घोडाहरू छ व वहाँहरू हाम्रो गाउँमा आएर सामानहरू लिएर जान्छ अन्त हाम्रो यहाँ एउटा व्यवसायी के भन्दाखेरि सब से हाम्रो यहाँ पुस गर्ने व्यवसायी चाहिँ के हो भन्दा हाम्रो यहाँ शनिवार एउटा बजार लाग्छ त्यो बजारमा चाहिँ हाम्रो यहाँ गाउँको मात्रै व्यवसायी जुन चाहिँ छ हाम्रो गाउँको सबै कुरो चाहिँ त्यहाँ लागिन्छ त्यहाँ चाहिँ टाढो टाढो जग्गाको मान्छेहरू आएर त्यहाँ हाम्रो यहाँ पसलहरूमा बसेर हाम्रो पसलहरूमा खर्चहरू गर्नुहुन्छ हाम्रो पसलहरूमा किनेर खानुहुन्छ त्यसले गर्दा निकै अगाडि बढेर गएको छ